हेलो

ए हवस् त हवस् तिमी जाने अनि वर्षमा एकपल्ट पनि जानुपर्छ होला म त साथी पाएँ भने जाउँ भनेर सोचेको थिएँ ए हजुर अनि मिस मिलेर जाउँ न अन्त हामी

हजुर हजुर हामी जाउँ न मिलेर

हजुर हजुर हजुर भइहाल्छ नि मिलिहाल्छ नि त्यो पैसाको कुरा त अनि अब सामानहरू लाइक नाइटहरू स्टे त गर्छ होला होइन अन्त त्यसै हिसाबमा अब सामानहरू हजुर हजुर अनि कति दिन चाहिँ दिन चाहिँ जाने हो ए थ्री डेजको लागि भन्दैथ्यो ए हुन्छ त्यसो भने मिलाएर जाउँ न अन्त सामानहरू चाहिँ के के लानुहुने अब खानापिनाहरू त लानुपर्दैन होला त्यहीँ पाइहाल्छ हजुर हजुर अनि घुम्नेहरू चाहिँ कहाँ कहाँ जाने हो

अन्तखेरि हाम्रोबाट चाहिँ को को जाने भयो सबैजना जान्छ अरे हो त ए जानुपर्छ नि ए हजुर हजुर

कति दिनको होलिडे रहेछ ए हजुर हजुर हुन्छ नि हुन्छ जाउँ न त अनि हुन्छ